हालैमा सिक्किममा एउटा घटना घट्यो सो घटना एकदम दर्दनाक घटना हो त्यसलाई के भन्नु कसो भन्नु के कारणले भन्नु एवम् कस्तो प्रकारले भन्नु अब त्यो पहिलो पटक घटना घट्यो सिक्किम स्टेटमा जसमा एउटा नाबालिक छोरीलाई समूह बलात्कार गरेर एवम् घात बलात्कार गरेर उहाँलाई हत्या गरियो हत्या गरेर फरार हुने कोसिस गर्दा सिक्किम पुलिसले उसलाई पक्रियो अब यस्तो पाराले पक्रियो अब कि के अरे त्यो मान्छेले के कारणले चाहिँ ऊ केटीलाई चाहिँ के सम्झिएर उहाँले बलात्कार गऱ्यो र बलात्कार गऱ्यो त ठिकै छ फेरि उहाँलाई हत्या पनि गऱ्यो अब एउटा नाबालिकलाई बलात्कार गरेर हत्या गर्नु भनेको चिज त एउटा बहुत ठुलो घटना हो नि त जसमा सिक्किममा पहिलो पटक यस्तो घटना घट्यो अब अब सिक्किममा छोरी चेली सेफ छैन है सेफ किन हुनु बाहिरबाट आउँछन् काम गर्छन् ती त्यहाँका छोरीचेलीलाई देख्छन् अब फेरि देखेर उहाँलाई रोचक गर्छन् कि मन पराउँछन् फो अब भन्छ त तिमी कति राम्रो कि फकाई फुस्ल्याई गरेर फेरि त्यो माथि घटना फेरि आज एउटा घटना घट्यो भोलि दुईवटा घट्ला पर्सि तिनवटा घट्ला अन्त यसरी गऱ्यो भने त सिक्किममा धेरै सेफ छैन त अन्त सिक्किम प्रहरीले चाहिँ कहाँ छ सिक्किमे जनता कहाँ छ के सिक्किम सेफ छैन सेफ गराउनुपर्छ यस्तो घटना घट्नु दिनुहुँदैन घटना दिनु गयो भने धेरै काम बिग्रिनसक्छ किनकि अब हाम्रो नेपाली छोरी चेली सेफ छैनन् अब सेफ गर्नुको लागि अब सिक्किम सरकारले कुछ कदम त उठाउनै पर्छ नि त अब समाचार समाचार अस्ति सुन्यौ नागाल्यान्डको बारेमा त्यहाँ त्यतिकै दङ्गा फसाद भयो के दङ्गा फसाद भयो भन्दा चाहिँ अब धेरै दङ्गा फसाद के को कारणले दङ्गा फसाद त्यो जग्गामा नरेन्द्र मोदीको ब्यानर जलाएर बोलेर नानाभाँती नराम्रो गरेर के पाउँछ अब एउटा इन्डिया गभर्मेन्टलाई एउटा देशको प्रधानमन्त्रीलाई गाली गर्नु उसको ब्यानर जलाउनु त राम्रो होइन नि त त्यो समाचारको बारेमा त अब नराम्रो हो नि त यो जुन चिज मलाई अब यो समाचार के लाग्छ भन्दाखेरि सिक्किमको घटनाको पनि एउटा रोचकै लाग्यो डर पनि लाग्छ समाचार अब नरेन्द्र मोदीको विषयमा त्यस्तो नराम्रो नराम्रो रोचक अब रोचकै लाग्छ